हाम्रो क्षेत्रको उपल्ब्ध समाचारपत्रहरू चाहिँ के छ भन्दा चाहिँ एउटा त तपाईँको हिमालय दर्पण हो जसमा चाहिँ तपाईँले अब डे टू डे लाइफमा के हुँदैछ अरूको यता पोलिटिकली रिलेटेड भयो यता एकाडेमिक रिलेटेड भयो धेरैवटा खबरहरू तपाईँले आफूलाई त्यो आफ्नो जानकारी मा आउँछ अनि त्यहाँ चाहिँ अब ले उयो हिमालय दर्पणमा अब स्पोर्टहरूको पनि उयो हुन्छ मैले हेरेकोमध्ये चाहिँ स्पोर्टको हो अनि त्यहाँ चाहिँ अब नेसनल इन्टरनेसनल सबै न्युजहरू तपाईँले त्यहाँनिर अभेइलेबल छ त्यहाँनिर तपाईँले सबै प्रकारको न्युजहरू पाउन सक्नुहुन्छ अब मेन अब त्यहाँ न अब मेक्सिमम फाइभ टू सिक्स पेजेसहरू हुन्छ होला जहाँसम्मन मलाई याद भयो हो त्यस्तो त्यस्तो बेसी त मलाई थाहा छैन तर जानकारीमध्ये त्यही भन्दैछु त्यहाँनिर चाहिँ अब आफ्नो आफ्नो हुन्छ अब तपाईँको फ्रन्ट पेजमा चाहिँ अब हेडलाइन भयो अनि जो चाहिँ एकदमै अब जो न्युजहरू चाहिँ एकदमै हिट भएको त्योहरू हुन्छ अनि सेकेन्ड पेजमा चाहिँ तपाईँको स्पोर्टहरूको हुन्छ अनि हिमालय हिमालय दर्पणमा चाहिँ तपाईँको अब जहाँनिर अब कामहरूको उयो कामहरूको लागि जो अब मान्छे केन्डिडेट खोज्दै गरेको हुन्छ त्योहरूको लागि पनि त्यहाँनिर अब छापिदिएको हुन्छ अनि जो जसको अब गेवा भएको हुन्छ अब गेवाहरूको त्यो त्यो अब खबर पनि त्यहाँनिर छापिदिएको हुन्छ अब किनभने अब पहिला त अब त्यो फोनको त्यस्तो नेटवर्किङ राम्रो थिएन अनि भर्खर भर्खर त अब अहिले नयाँ नयाँ त हो फोनहरू अनि पहिलादेखिको चल्दै आएको नि त त्यो गेवाहरू राखिदिने अनि प्रायः त्यो मान्छेहरूले अब जो चाहिँ अब अब आफ्नो रिलेटिभसहरूदेखिको टाढो अब कन्ट्याक्टमा हुँदैन उनीहरूले त्यो उयो त्यहाँनिर अब उयो गरिदिएको हुन्छ छापिदिएको हुन्छ अनि मलाई मनपर्ने चाहिँ अब त्यही हो अगाडिको हेडलाइनमै तपाईँले सबै अब के के छ न्युजहरू अब इन्टरनेसनल नेसनल स्टेट लेभेल भयो डिस्ट्रिक्ट भयो अब डे टू डे लाइफमा आबो मान्छेको के के हुन्छ सबै त्यहाँनिर जानकारी पाउन सक्नुहुन्छ